अहिलेको युवा युवतीहरूले चाहिँ अब धेरै पढेको छ उनीहरूले बेसी बेसी पढेको छ उनीहरूले अहिले अब गभर्मेन्ट जबहरू पाउन सकेको छैन बेरोजगारी भएर बसिरहेछ घरमै पढ्नु त धेरै पढ्यो नि तर उनीहरूले अब गभर्मेन्ट जबहरू पाउनु सकेको छैन त्यो गभर्मेन्ट जबहरू पाउनको लागि चाहिँ उनीहरूलाई अब त्यो पैसाहरूको कमी हुन्छ धेरै अब गाउँ घरमा चाहिँ पैसाकै पैसाहरू अब गभर्मेन्ट जब पाउनको लागि पैसाहरू माग्छ पैसाहरू डिपोजिट गर्नु लाउछ त्यो पैसाहरूको कमीले गर्दाखेरि उनीहरूले त्यो कामहरू पाउन सकेको छैन उनीहरू अब बेरोजगारी भएर अब उनीहरू अब घरमै बसिरहेको छ पढेर पढ्नु त धेरै पढ्यो तर उनीहरूले कामहरू अब पाउनै सकेको छैन यो धेरै छ अब गाउँ गाउँमा धेरै ठाउँहरूमा छ युवाहरू धेरै हामीले देख्छौँ युवाहरू त्यसरी अब लथालिङ्गै भएर बसिरहेको कामहरू नपाएर उनीहरूले धेरै शिक्षा लिए पनि उनीहरूले गभर्मेन्ट जबहरू पाउन सकेको छैन यही अब सरकारले पनि अब यही अब उनीहरूलाई उनीहरूको लागि चाहिँ केही अब कामहरू सुबिस्ता दिनु पऱ्यो